दार्जिलिङमा प्रायः त निम्न मध्यम निम्न वर्गीय मानिसहरू बस्छन् होइन बसोबास गर्छन् अनि विशेष गरी दार्जिलिङ जिल्लाको मुख्य कृषि उत्पादन मा हुने हो एउटा सुन्तला खेती अदुवा अनि यस्तै पशुपालनमा गाई भ भैँसी गोरु सुँगुर बाख्रा आदि पशुहरू पाल्ने चलन छ अनि यही यहीबाट उत्पादित यही बेचेर होइन यसबाट आएका आयहरू पैसाहरूले नै घर चल्ने पनि धेरै घरहरू छन् अनि विशेष गरी कमान बस्तीतिर यो चलिरहेको छ अनि चियाबारीको जुन खेती गर्नु छ त चियाबारी दार्जिलिङबाट प्रख्यात चियाबारीहरू छन् आय स्रोत नै त्यही हुन्छ होइन अनि त्यस त्यतिबाट जति पैसा उनीहरूले बटुल्न सक्छन् त्यसबाट घर चलाउँछन् दार्जिलिङलाई कृषि उत्पादनका लागि एउटा राम्रो ठाउँ पनि छ त्यही हो अनि विशेष गरी बालीहरू मा पनि कतै कतै ठाउँ अलि अलि गर्मी भएको ठाउँ धानहरू रोपिन्छन् होइन